मेरो परिवारमा चाहिँ हामी पहिला पाँचजना थियौँ अनि दुईजना दिदीहरू बिहा हुनुभएर चाहिँ अहिले प्रेजेन्टमा चाहिँ म आमा र बाबा छौँ घरमा अनि बाबाको अकुपेसनको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ बाबा चाहिँ कृषि हुनुहुन्छ अनि आमा चाहिँ हाउसवाइफ हुनुहुन्छ र बाबाको नाम चाहिँ भरत राई अनि आमाको नाम चाहिँ सृष्टि राई र साथीहरूको बारेमा बताउनु बताउँदाखेरि चाहिँ के बताउनु किनभने मेरो माध्यमिकभन्दा अगाडि फाल्टै साथीहरू थियो र माध्यमिक सकिएर सबै फाल्टै फाल्टो हामी स्कुलमा गयौँ र एचएस लेख्दाखेरि मेरो फाल्टै साथीहरू थियो र अहिले फिलहाल म मेरो ग्रेजुएसनमा फाल्टै साथीहरू छ सो मेरो ग्रेजुएसनकै साथीहरूको बारेमा भन्छु मेरो चाहिँ अहिले तिनजना साथीहरू छ एकजनाको नाम चाहिँ मुस्कान बन्सल हो ऊ चाहिँ अहिले अहिले चाहिँ फिलहाल चाहिँ ऊ ट्याक्स एडभोकेट भइसकेको छ अनि अर्कोको नाम चाहिँ मनिषा रोय हो ऊ चाहिँ क्रिमिनल लयर हो अनि अर्कोको नाम चाहिँ नेहा ओसवाल हो उसले चाहिँ कन्स्टिट्युसनल लमा चाहिँ पोस्ट ग्रेजुएसन गर्दैछ त्यति नै